हाम्रो दार्जिलिङ जिल्लामा मनाइने मुख्य संस्कृतिहरू चाहिँ त्यही हो माघे मेला जुन चाहिँ माघ महिनामा आउँछ र यसमा चाहिँ ठुलो मेला लाग्ने गर्दछ मानिसहरूले सबजना हामी आफ्नै जातीय भेषभूषामा जातीय खानपिन मात्र हुन्छ र लिङ्गेपिङहरू थापेर यसरी मजाले हामी मनाउने गर्दछौँ र यसमा धेरै नै मजा आउँछ र यो मेलामा चाहिँ बाहिरको अन्तर्राष्ट्रियहरू केही पनि हुँदैन जस्तो खाने कुराहरू त्यस्तो केही पनि हुँदैन खालि आफ्नो हाम्रो सांस्कृतिक खाने कुरा सांस्कृतिक भेषभूषा सांस्कृतिक चिजहरू मात्र पाइने गर्दछ र जस्तै बजाउने बाजादेखिको लिएर बोक्ने कुरादेखिको लिएर यस्तै खुकुरी डोको नाम्लो यस्तो सबै कुरा हामी यहाँ दर्शाउने गर्दछ धेरै नै कुरा जुन हाम्रो संस्कृति भित्र आउँछ र खानपिनमा पनि यसरी नै ढिँडोहरूदेखिको लिएर रास हाम्रो यो सांस्कृतिक खानाहरू मात्र हामी दर्शाउने गर्दछौँ र अर्को पन्ध्र अगस्तमा चाहिँ दार्जिलिङमा एकदम ठुलो भव्य चाड हो पन्ध्र अगस्त भनेको दसैँ भन्दा अगाडि आउने चाड चाहिँ फिफ्टिन्थ अगस्त भनिन्छ पन्ध्र अगस्त र यो चाहिँ दार्जिलिङमा एकदम भव्यरूपले मनाइने गर्दछ सबै स्कुलहरूले परेड गरेर परेड गरेर अनि सबजना स्कुलले भाग लिने गर्दछन् दार्जिलिङ डस्ट्रिक्टमा भएका अनि त्यस पछि नाच गान गर्दछ ड्रिल मार्च पास्ट यसरी नै गरेर अनि लाखे नाचहरू देखाएर यसरी नै हामी मनाउने गर्दछौँ र अर्को चाड भयो दसैँ दसैँ त हाम्रो महत्त्वपूर्ण चाड हो होइन बडा दसैँ हामी नेपालीहरूको चाड यो त हामी मनाउने गर्दछौँ र यसमा पनि हामी आफ्नै जातीय खानपिन अनि यसरी नै हामी हाम्रो सांस्कृतिक झल्काएर नाचेर गाएर हामी मनाउने गर्दछौँ